गरम महिनामा हुने रुख बिरुवाहरू कसरी बाँच्नु पर्ने अनि कसरी बचाउन पर्ने अझ गरम महिनामा चाहिँ हामीले त्यो रुख बिरुवाहरू पानीहरू लाएर एकदम स्याहार सुसार गर्नु पर्ने अनि पानी फुलहरू गरम महिनामा एकदम बाँच्दैन बचाउन सक्दैन गाह्रो पर्छ हामीले अनि ठन्डा ठन्डा महिनामा चाहिँ बाँच्न बिरुवाहरू बचाउनु अति गाह्रो हुन्छ किनकि हामीले त्यो उनीहरूको फुलहरूमा अनि कुनै उनीहरूको मुना टुप्पीहरूमा किराले खाएको हुन्छ फुलहरूमा किराले खाएको हुन्छ उनीहरूलाई अनि दबाईहरू लाउनु स्प्रे गर्नु अनि उनीहरूलाई मलजल गर्नु उनीहरूलाई स्याहार सुसार गरे गर्नु पर्ने रैछ अनि उनेरलाई दबाई पानीहरू गरेर मलजलहरू सबै हामीले लायो भने चाहिँ ठन्डा महिनामा असल रुख बिरुवाहरू बचाउनु सक्ने रैछ